र भर्खरै जन्मेको बाछा बाछीलाई चाहिँ कसरी गर्छु भन्दाखेरि अब अहिले जन्मेको छ भने पनि एक दुई दिनसम्म हामी त्यसलाई आमासँगै राख्छौँ अब त्यसलाई घाँटीमा होइन खुट्टामा बाँधेर राख्छौँ किनभने पासो लाग्ने डर हुन्छ र राति पनि माथि आमासँगै होइन गाईगोठमा होइन त्यसलाई मजाले छोपेर छोपेर भन्दा पनि डोकोले ढाकेर राखिन्छ किनभने कुकुरहरूले खाने स्यालहरू आएर खाने डर हुन्छ र बिहानै पख फेरि त्यसलाई आमासँगै राख्छौँ आमाको त्यसलाई गाईको दुध पनि उसको आमाको दुध पनि बेसी खुवाउनु मिल्दैन किनभने भुँडी बिग्रिने डर हुन्छ बिमार हुने डर हुन्छ किनभने दुधमा प्रोटिन ज्यादा हुन्छ र भर्खरै जन्मेको बाछीलाई बाछा या बाछीलाई बेसी दुध दिनु पनि हुँदैन बेसी प्रोटिन हुन्छ अन्त जन्मेको पन्ध्र दिन बिस दिन बाद हामी त्यसलाई दानापानी पनि दिनसक्छौँ त्यतिखेर चाहिँ मन घाँस पनि खानथाल्छ अलिअलि अन्त त्यस्तै हो अरू त बाछा बाछीहरूलाई मजाले हेरचार गर्नुपर्छ पत्करहरूमाथि राख्नुपर्छ किनभने उनीहरूलाई त्यस्तो उनीहरूको त्यो फरहरू आएको हुँदैन र जाडो हुन्छ जाडो महिनामा जन्मेको छ भने झन् साह्रो हुन्छ उनीहरूलाई गरम महिनामा त केही छैन तातै हुन्छ जाडो महिना छ भने चाहिँ पत्करहरू ल्याएर मजाले पिनाहरू भुसहरू उमालेर तताएर पकाएर दिनुपर्छ र उनीहरूलाई आफ्नै आमासँग चाहिँ हामी बिहानदेखि बेलुकासम्म नै छोडिदिन्छौँ उसले त्यहीँनिर घाँसहरू पनि खानथाल्छ र बेलुका भएपछि ऊ जबसम्म ठुलो हुँदैन जबसम्म हिँड्नु सक्दैन हिँड्नु त हिँड्नु मतलब ऊ जबसम्म उभिन सक्दैन राम्ररी तबसम्म हामी उसलाई घरभित्र नै डोकोमा डोकोमुनि ढाकेर राख्ने गर्दछौँ